मेरो गृह नगर दार्जिलिङ हो अनि मलाई दार्जिलिङ किन मनपर्छ भन्दाखेरि यहाँको सबैभन्दा रमाइलो कुरा भनेको यहाँको वातावरण हो यहाँको वेदर जुन चाहिँ मधेस खण्डको जस्तो नभएर न्यानो आरामदायक छ अनि एकदमै स्वस्थ्यवर्द्धक छ तलको जस्तो धुलो अनि प्रदूषणहरू हामीले झेल्नुपर्दैन त्यसैले मलाई यहाँको मौसम एकदमै रमाइलो लाग्छ